नयन भाइ म के भन्छ भोलिको दिनमा डेलो घुम्नु जानु आँटेको त्यही कारण तपाईँको गाडीमा अलिकति कस्तो खालको कम्फोर्टेबल गाडी चाहिएको छ हामीलाई अलिकति विन्डो सिट भएको गाडीमा केही पनि खराबी नहोस् हामी जाँदाखेरि चाहिँ अब कम्फोर्टेबल जानु पाउँ गाडीमा सबै अब मतलब मेडिकल पनि अब राख्नु भयो भने राम्रो हुन्छ बाटोमा केही पनि हुनसक्छ र कम्फोर्टेबल गाडी चाहिँ हामीलाई गरिदिनुहोस् ल यति नै भन्दछु तपाईँलाई अब रिक्वेस्ट गर्दैछु भोलि चाहिँ आइ समयमा आइदिनुहोस्